आफ्नो काम लिएर बाहिरतिर जाँदाखेरि जुन चाहिँ बिरुवाहरू रो रोपेको हुन्छ लगाएको हुन्छ त्यसको अलिकिति स्याहार सुसारको लागि चाहिँ घरमा अब मेरो आमा हुनुहुन्छ आमाले त्यसको स्याहार सुसार गर्नुहुन्छ अनि घरमा दिदी पनि हुनुहुन्छ दिदीले पनि स्याहार सुसार गर्नुहुन्छ किन भन्दाखेरि यो जुन चाहिँ बिरुवाहरू म चाहिँ मर्नु दिँदिन अनि बाहिरै गए तापनि घरकोहरूलाई चाहिँ म चाहिँ जिम्मावारी निभाउ निभाउने भनेर यहाँनिर बिरुवाहरूलाई स्याहार सुसार गर्नु है भनेर छोडिराखिदिन्छु